अँ मेरो घरमा चाहिँ दुईवटा कुकुर छ हो एउटा चाहिँ जर्मन सेफर्ड छ अन्त एउटा चाहिँ ग्रेट डेन छ दुईजनै केटीहरू हो हो मैले चाहिँ यो कुकुरहरू पालेको चाहिँ बिजनेसको लागि पालेको होइन बिजनेस गरौँ भनेर अन्त सबै ब्याउँदैपछि बच्चा मर्छ एउटा दुईवटा मात्रै बाँच्छ पुरा नोक्सान परिरहेको छ हो त्यो जर्मन सेफर्ड र ग्रेट डेन छ ज ग्रेट डेन चाहिँ अलिक सानै छ एक वर्ष मात्रै पुग्दैछ त्यसलाई चाहिँ अहिले त्यो अब बच्चा बनाउने स्थितिमा छैन सानै छ हो अन्तखेरि यिनीहरूलाई सानोदेखि फिड दिनुपर्छ अब छ महिना हुन्जेलसम्म पप्पी दिनु पप्पी फिड दिनुपर्छ उयो रोयल केनन हुन्छ रोयल केनन पप्पी दिनुपर्छ त्यसको चाहिँ छ केजीको चाहिँ तिन हजार जस्तो लाग्छ हो छ केजीको तिन हजार जस्तो लाग्छ हौ त्यो दिनुपर्छ त्यहाँदेखि चाहिँ ठुलो भएपछि फेरि एडल्ट रोयल केनन दिनुपर्छ त्यो पनि पुरा महँगो सात हजारहरू पर्छ होइन ठुलो त्यो ग्रोथको लागि हड्डीहरूको बोन्सको हड्डीहरू चाहिँ बलियो होस् भनेर त्यसको लागि चाहिँ त्यो दिनुपर्छ हो त्यत्रो त्यत्रो महँगो महँगोको दिएर पालेको हेर्नु नि बच्चै मरेको मरेकै मरेको मरेकै हुन्छ के गर्नु नफापेको हो कि अब फेरि अब अब सेकेन्ड अब ट्राई गर्दैछु ग्रेट डेन छ हो त्यो चाहिँ अब त्यसको चाहिँ बच्चा ब्यायो भने बेच्दाखेरि साट्ठी हजार पचास हजारभन्दा बेसीकै हुन्छ एउटाको बच्चाको दाम होइन भयो राम्रो भयो भने चाहिँ अन्त जर्मन सेफर्डको चाहिँ एउटाको पन्ध्र हजारदेखि उँभै बिक्री हुन्छ होइन बि भयो भने चाहिँ तर मेरो चाहिँ एउटा पनि बच्चा बाँचेको छैन अहिलेसम्म होइन अब ग्रेट डेन रेडी हुँदैछ त्यो तयारी हुँदैछ ग्रेट डेन अब त्यसको अब छ महिना जस्तो बादमा त्यसलाई पनि अब एकपल्ट ट्राई गरौँ भनेको बच्चा बनाउने होइन कस्तो हुँदोरहेछ हेर्नुपर्छ अन्तखेरि अब बिजनेस गरौँ भनेको भएन अब यो ग्रेट डेनको चाहिँ ट्राई गरौँ भनेको नि